हजुर हजुर हजुर हुन्छ एज अ टुरिस्ट गाइड मैले भने तपाईँलाई ए एज अ टुरिस्ट मैले सोध्नुपऱ्यो नि तपाईँलाई हजुर हेलो म चाहिँ यहाँनिर यहाँ छु अनि मैले तपाईँको नम्बर पाएँ त्यसको कारणले गर्दाखेरि मलाई कालिम्पोङको मुख्य मुख्य स्थानहरू जसलाई चाहिँ कालिम्पोङ लाई चिनिन्छ मलाई त्यो ठाउँहरू तपाईँले बताइ दिनुहोस् अनि त्यहाँसम्म पुग्नको लागि तपाईँले कुन कुन कस्तो कत्ति पर डेको हिसाबले गर्नुहुन्छ या त यो कस्तो डिस्टेन्स अन्सारले गर गर्नुहुन्छ मलाई अलिकति बताइदिन सक्नुहुन्छ म अब हामीलाई त घुम्नको लागि त अब जता पट्टिबाट हामीलाई कस्तो भन्दा सस्तो पर्छ अनि साथै सबै पोइन्टहरू कभर गर्न सकिन्छ त्यस्तो नै मनपर्छ अनि तपाईँ आज टुरिस्ट गाइड चाहिँ तपाईँले मलाई सजेस्ट गर्नु भनु हुने अझै राम्रो हुन्छ त्यो कुरा म कालिम्पोङको मेन टाउनमा भएको अर्किड लजमा बसेको छु हजुर मलाई चाहिँ त्यहाँबाट तपाईँले कुन कुन ठाउँहरूबाट किनभन्दाखेरि मैले सुनेको कालिम्पोङमा धेरै ट्राफिकको समस्या पनि छ त्यो कारणले गर्दाखेरि तपाईँले नै मलाई आज कुन चाहिँ ठाउँ पट्टिबाट लाँदाखेरि अनि कहाँबाट घुम्दाखेरि चाहिँ सजिलो हुन्छ त्यो बताइ दिनु भने तपाईँको अनुसार नै हामी मुभ भयौँ भने चाहिँ राम्रो हुन्छ होला हुन्छ तपाईँले यहाँ सजेस्ट गरे अन्सार नै मो हिँड्नेवाला छु अनि यहाँ त्यो बाहेक पनि अरू कुनै किनभन्दा मलाई चाहिँ कालिम्पोङमा सुनेको यो चाहिँ एउटा फुलहरूको लागि प्रसिद्ध छ भनेर कालिम्पोङ टाउन अनि यो यहाँनिर मलाई म पनि यो प्लान्ट्सहरू मनपरेको कारणले गर्दा जस्तै तपाईँले मलाई एउटा अर्किडको बारेमा भन्नु भयो है अब अरू पनि कुनै नर्सरीहरू छ जहाँनेर जाँदाखेरि चाहिँ अझै मैले त्यो कालिम्पोङ बारेमा अझै कालिम्पोङ पाइने फलफुलहरूको बारेमा अझै जान्नु पायो भने अति उत्तम हुने थियो अनि त्यसको लागि चाहिँ यो जुन चाहिँ ट्रान्सपोर्टेसन छ त्यो चाहिँ त्यसमा नै इन्क्लुड हुन्छ कि एक्सट्रा गर्नुहुन्छ त्यसको लागि पनि अलिकति बताइ दिनुहोस् न